हेलो अँ को बोल्नु भएको अँ मर्निङ मर्निङ ए हजुर ए हजुर हजुर

ए हजुर हजुर ए बिमार चाहिँ के भएको छ नानी चाहिँ ए हजुर हुन्छ अब रेस्ट दिएक छ भने चाहिँ हजुर यो पछि आउँदा अब भन्नु नि डकुमेन्ट्सहरू लिएर आउनु हजुर ए अँ त ल स्कुलमा चाहिँ अलिकति नानी चाहिँ बदमासै छ हो अब यस्तो झगडासगडा पर्ने सरमिसहरूलाई नटेर्ने अलिक क्या अलिक अब बदमासै थियो अब खै जति सम्झाउँदा नि टेर्थ्येन नानीले हो हजुर कतिखेप झगडा खेल्थ्यो लडाइँ पर्थ्यो साथीहरूसँगै डन डन अलिक क्या टाइपको थियो

ए त्यो फेयरवेलको लागि हो मागेको थियो कि पैसा त्यो पैसा अब अस्तिदेखि मागेको नानीलाई ट्याक्कै ल्याउँदैन घरमा पैसै आमै छैन के भन्छ फेरि आज त कल गर्नुभयो होइन घरमा मेरो कोही छैन सबै उता गएको छ म मात्रै छु घरमा पैसो छैन भन्छ हो तपाईँले चाहिँ पैसा पठाइ दिनुभएको छ नानीलाई अन्त खोइ हामीलाई त अन्त आमा पनि छैन बाबा पनि छैन उता उता जानु भएको छ घरमा कोही पनि छैन म मात्रै बस्छु भनेर पैसा दिएन माग्दा हजुर अलिक सम्झाउनुहोस् हजुर म नि त्यस्तै त लाग्दै थियो अब घरमा कोही पनि छैन भनेर क्या अनि बदमास फेरि नटेर्ने अटेरी अटेरी पढाइमा पनि अब तपाईँको नानी साह्रै उस छैन ध्यान पनि छैन पढाइतिर हजुर सबैमा कम्ती सोसियल एक्टिभिटी चाहिँ नानीको अलिक उयो नै छ बेसी नै छ हजुर चुतुरबुतुर बेसी छ हौ हजुर पैसा त एकोहोरो त माग्दिन हामी त्यो फेयरवेलको लागि अस्ति दुई सौ रुपियाँ मागेको थियो त्यहाँबाट त मागेको छैन त्यहाँबाट त्यो पैसा पनि दिएन नानीले घरमा कोही पनि छैन भनेर त्यसलाई हामीले त्यतिकै एक्सक्युज गर्दे हजुर हजुर हजुर ए हुन्छ त्यो अब एक महिना बाद चाहिँ उयो भइसकेर चाहिँ आउनु नि डकुमेन्ट्सहरू लिएर अब देखाउनु पर्ने हो हुन्छ हुन्छ हुन्छ